महिलाहरूलाई चाहिँ हाम्रो यहाँ अब जग्गामा चाहिँ एकदम अब सुरक्षित नै छ अब कति अब जग्गातिर चाहिँ अब हाम्रो यहाँ भयो सिक्किम दार्जिलिङ कालिम्पोङ त्यहाँनिर चाहिँ एकदम सुरक्षित नै छ महिलाहरूलाई राम्रै छ अब बाहिरतिर भयो युपी अब दिल्लीहरूतिर अब त्यहाँ चाहिँ अझै पनि महिलाहरूलाई सुरक्षित छैन र अब पढाइको विषयमा चाहिँ आहिले अब छ राम्रै छ पढाइको विषयमा चाहिँ अरू अब जस्तै अरू क्षेत्रमा हो भने चाहिँ अब महिलाहरूलाई चाहिँ अब जस्तै अब अब पढाइको विषयमा त सबै जग्गा राम्रै छ त्यहाँदेखि पढाइको विषयमा त राम्रै छ अरू अब जस्तै यहाँ कालिम्पोङतिर दार्जिलिङ सिक्किमहरूतिर त राम्रै छ सबै जग्गा पढाइको विषयमा त राम्रै छ र अब अरू जग्गामा चाहिँ त्यस्तो सुरक्षित लागेन महिलाहरूलाई चाहिँ म अब हाम्रो यो पाहाडी जग्गामा त राम्रै छ बाहिर अब अब दिल्लीहरूतिर युपी बाहिर बाहिर जग्गाहरूतिर त्यस्तो यो सुरक्षित छ जस्तो लागेको छैन मलाई